तपाईँ ट्राभल एजेन्सी हो रेसमी राई हजुर तपाईँहरूको गाडीमा हामीले हामी गएको थियो त अस्ति हस्पिटल जाँदाखेरि तपाईँहरूको गाडीमा बसेको थियो त तपाईँको ड्राइभर दाजु त एकदम कस्तो ड्राइभर हो तपाईँहरूको त ड्राइभर त माक्स लगाऊ भन्दा पनि लगाएन के हरे गाडीहरू कस्तो मैला थियो सबै अब सिटहरू च्यातिएको थियो गाडीहरू एकदम मैला राख्यो त्यहाँ त्यहाँनेरि के केहरू खाइरहेको पनि प्लास्टिकहरू पनि त्यहीँ फालेको थियो एकदम त्यो गाडीलाई त त्यहाँनेरि त्यो ड्राइभरले त सिखरहरू पनि त्यहीँ थुक्दै त्यहीँनेरि त्यहीँ उयसमा के अरे हप बाइक गाडीमा सबै सिखरहरू पनि त्यहीँ खाँदै त्यहीँ थुक्दो रहेछ गाडी पनि एकदम कस्तो मैला थियो त्यो गाडी एकदम ड्राइभर एकदम कस्तो अटेरी हौ त्यो ड्राइभर त एकदम न टेर्ने रहेछ त्यो ग ड्राइभर त एकदम बात न मानेको हामीहरूको कति भन्दा भन्दा पनि त्यो गाडीहरू उयो गर भन्दा पनि बात न टेर्ने उयो रहेछ हौ त्यो तिम्रो ड्राइभर त एकदम न राम्रो गाडी भन्ने गाडी यही घिन ल हामीलाई त कस्तो असुविधा भयो त्यहाँनेरि जाँदाखेरि त्यो गाडीमा एकदम कस्तो एकदम कस्तो स्मेलहरू पनि एकदम कस्तो गनाउने क्या उल्टीहरू गरेर त्यहाँनेरि सबै उल्टीहरू गरेर पनि त्यो उयसमा गाडीमा एकदम फालिरहेको थियो उल्टीहरू गरेर गाडी र एकदम न मैला राख्दो रहेछ त्यो गाडी त धुँदैन कि के हो त्यो ड्राइभरले त एकदम गाडीहरू मास्क लगाऊ भन्दा पनि मास्क पनि न लगाउने मास्क लगाऊ भन्दा पनि मास्क न लगाउने एकदम अटेरी रहेछ तपाईँको ड्राइभर त अबदेखि त भन्दैन तपाईँको गाडी एकदम कस्तो तपाईँको त त्यो ड्राइभर एकदम उयो गर्नु पर्थ्यो पनि तपाईँले एकदम एकदम त्यो गाडीहरू पनि एकदम सफा न राख्दो रहेछ छ्या कस्तो हौ थेत् तपाईँको त उयो त अबदेखि त कहिले उयो भन्दिनँ तपाईँको गाडीहरू त एकदम न राम्रो रहेछ है बानी बेहोराहरू पनि कस्तो एकदम बोल्ने अब हुन्छ पनि अब बोल्ने कसरी बोल्नु पर्छ त्यहाँनेरि उयो एकदम उयो पनि न रहेछ हौ बोल्ने कसरी बोल्नु पर्ने कोसँग कसरी बोल्नु पर्ने मेनर्स रहेन रहेछ त्यो ऊ ड्राइभरको त कस्तो हामीलाई त बात अलिकति के भन्दा पनि उयो गर्नु पर्ने ड्राइभरले यो गर्दैन सफा कस्तो उयो गरेर त सबै फाटेको छ भन्दा पनि पुरा झर्किँदै बोल्ने हामीसँग त त्यो ड्राइभर एकदम गाडी झन् एकदम मैला न भन्नु तपाईँलाई अब के चाहिँ भन्नु त्यो गाडीको बारेमा एकदम मैला स्मेल पनि यस्तो गनाउने कस्तो स्मेल हौ त्यो गाडीको त एकदम मैला पानी पानी पनि बोतलमा पानी राखेको हरे बोतलमा कस्तो मैला हो त्यहाँनेरि त बोतल एकदम सफा गर्न त्यो लेउ है लेउ त्यो बोतलमा पनि कस्तो एकदम मैला थियो त्यो बात बात न टेर्दो रहेछ एकदम त्यो ड्राइभरले त एकदम के अरे उयोहरू गर्दा हामीसँग त पुरा रुडली बोल्ने एकदम रुडली बिहेभ गर्ने हामीसँग त कस्तो त्यो उयो त एकदम मलाई त अब कस्तो लाग्यो एकदम त्यत्रो टाढो बाटो अब त्यो गाडीमा जाँदा पनि एकदम कस्तो टाइपको बोल्ने त्यो गाडी एकदम त्यो स्मेलहरू त्यो गाडीको एकदम कस्तो अब के गर्नु एकदम मैला गाडीमा मैला सबजनाले त्यो उल्टीहरू गरेको त्यो उयसमा पनि सबै त्यो गाडीको सिटतिर सबै लागिरहेको थियो गाडीको सिट त एकदम मैला न मैला थियो यो च्यातिएको फाटेको सबै एकदम सबै केही राम्रो थिएन त्यो गाडीको एकदम सब अगाडिबाट हेर्दा पनि भित्रबाट हेर्दा सबै मैला त्यो गाडीको भित्र पनि उल्टी गरेकोहरू सबै बाहिर पनि सबै त्यो उयो मैलाहरू थियो एकदम पुरा त्यो बाहिर उल्टीहरू गरेको त्यो थुकेको सफा गर्नु नि त्यो त एकदम पुरा मैला गरेर राखिराखेको थियो ड्राइभरले एकदम हाम्रो त बात न टेर्ने के यस्तो गर्दा त्यस्तो गर्दाखेरि के के बातहरू एकदम न टेर्ने कस्तो त्यो भनिदिनु है त्यो ड्राइभरलाई अबदेखि त त्यो तपाईँको एजेन्सीहरूलाई भन्दैन अबदेखि त्यो तपाईँको गाडीहरू त होस् अब चाहिँ भयो धन्यवाद